हाम्रो इन्डियामा चाहिँ होइन गर्मी चाहिँ धेरै छ होइन धेरै धेरै टेम्परेचर छ होइन अन्त यस्तो गाउँहरूतिर झन् होइन एसी पनि हुँदैन होइन बेसी बेसी त एसी हुँदैन बेसी बेसी चाहिँ यता गाउँहरूतिर पङ्खा हुन्छ होइन यस्तो बेन्चीको पङ बेन्ची पङ्खा हुन्छ होइन त्यस्तो पङ्खाहरू हुन्छ गरम पनि धेरै छ होइन कोही कोही बेला त लाइन पनि जान्छ होइन कोही कोही बेला चाहिँ पानी परेर चाहिँ शीतल हुन्छ अहिले चाहिँ हाम्रो भारतमा गर्मी भएको छ अहिले गर्मीको सिजन चल्दैछ होइन अनि कोही कोही बेला पानी परिदियो भने चाहिँ खुसी लाग्छ हामीलाई पनि किनकि शीतल दिन हुन्छ नि त होइन अनि कतिवटा नदीहरू छ होइन दुईवटा पानी हुन्छ त्यो दुईवटा पानी नै मिक्स हुँदैन होइन त्यस्तो त्यस्तो ठाउँहरू पनि छ हाम्रो भारतमा होइन अन्त कतिवटा नदीहरू फोहोर न फोहोर हुन्छ होइन कतिवटा नदी चाहिँ होइन सफा होइन क्लिन हुन्छ राम्रो हुन्छ होइन त्यो पानी पिउँदै पनि टाइपको पनि हुन्छ होइन कतिवटा नदी चाहिँ नपिएर पनि तर सफा हुन्छ तर पिउनु चाहिँ हुँदैन त्यो पानी त्यस्तो पनि छ हाम्रो भारतमा होइन हाम्रो भारतमा होइन गर्मी चाहिँ बेसी छ अहिले यहाँको हावाहरू पनि राम्रो हुन्छ ताजा हुन्छ होइन अनि बेसीजस्तो चाहिँ हामीहरूले तर मिठाईहरू खायो भने मिस्टा जहाँ मिठाईको प्याकेटहरू जहाँ पायो त्यहीँ फ्याँक्छ होइन त्यस्तो फ्याँक्नेहरू फ्याँक्यो भने चाहिँ हाम्रो यहाँको भारतको पनि हावाहरू राम्रो हुँदैन होइन नदीहरूतिर फोहोर हुन्छ सबै नदीहरूतिर फोहोर हुन्छ होइन गरम झन् बेसी बढ्छ पानी त्यस्तै पर्छ होइन त्यस्तो चाहिँ हुन्छ त्यही भएर हामीहरूले चाहिँ होइन बेसी फोहोरहरू गर्नुहुँदैन घरछेउहरूतिर अनि हामीले कसैलाई फोहोर पनि गर्नु दिनुहुँदैन होइन यस्तो मिठाईहरू खाएर होइन जहाँ पायो त्यहीँ फ्याँक्नु पनि हुँदैन किनकि अब यिनीहरू मिठाईहरूले नै अब हामीहरूलाई हामीलाई सास लिनुमा अप्ठेरो दिन्छ होइन यस्तोतिर त केमिकलहरू बनाएको हुन्छ नि त त्यही भएर हामीहरूले अब यस्तो मिठाईहरूतिर खायो भने पनि यताउति फ्याँक्नुहुँदैन होइन हामीले कि त राख्नुपर्छ कि त जलाउनु प जलाउनु चाहिँ कहिले पनि हुँदैन किनकि यस्तै मिठाईहरूले हामीलाई सास लिनु नै अप्ठ्यारो हुन्छ होइन अनि यस्तो गाछहरूतिर होइन गाछहरूतिर चराको खोसलाहरू बनाउँछ होइन यस्तो यस्तो भारतमा चाहिँ मामुली होइन मामुली नै हो यस्तो सबै ठाउँतिर होइन यस्तो के अरे गाछहरूतिर चाहिँ चराहरू बस्छ होइन यस्तो मामुली नै हो भारतमा चाहिँ होइन किन यस्तो चराहरू बसेको गाछहरूतिर होइन जस्तो कि नरिवल गाछमा पनि बस्छ होइन गुवाको गाछतिर सबै गाछतिर बस्छ होइन राम्रो पनि देख्छ होइन अन्त कतिवटा गाछहरू हुन्छ नि हामीले त्यहीँ जलाउँछ त्यहीँ फ्याँक्छ सबै कुरो मिठाहरू त्यहीँ फ्याँक्छ होइन त्यस्तो चाहिँ अब त्यस्तो गर्यौँ भने चाहिँ हाम्रो होइन वातावरण पनि बिग्रिन्छ हाम्रो त्यो के अरे हामीले सास लिन पनि हामीलाई अप्ठेरो हुन्छ अन्त धेरै बिमारीहरू हुन्छ होइन हामीलाई धेरै रोगहरू हुन्छ होइन त्यही भएर चाहिँ हामीहरू गाछको छेउहरूतिर कहिले आगो बाल्नुहुँदैन होइन आगो बाल्यो भने पनि त्यो कालो धुँवाले गर्दा हामीले सास पनि लिन सक्दैन सास लियो भने पनि हाम्रो यस्तो के अरे यस्तो छातीहरूतिर बिमारी होइन रोगहरू हुन्छ त्यही भएर हामीले के अरे यस्तो के अरे फोहोरहरू जहाँ पायो त्यहीँ गर्नुहुँदैन होइन हाम्रो भारतको चाहिँ एकदम राम्रो छ वातावरणहरू होइन यति नै भन्छु